बकुल्ला चाहिँ सेतो हुन्छ हो अनि बकुल्ला ठुलो पनि हुन्छ खुट्टा लामो पनि हुन्छ टिङ्ग्रिङ्ङ खाले हुन्छ अनि त त्यो बकुल्लाले चाहिँ अब खोलातिर अब त्यही त हो नि बकुल्ला फेरि हाम्रोतिर पनि आउँछ यता हामीले पुरै देखेको पनि छ बकुल्ला चाहिँ मन पर्छ मलाई फेरि हो त्यही लागि अब यसो कहिलेकाहीँ हेर्नुपर्छ गाईहरूको पनि के के किराहरू खाँदै गरेको देख्छु बकुल्ला बकुल्लाको त खुट्टै लामो कति मजाको देख्छ

अनि त त्यो बकुल्ला अब टिभीतिर चाहिँ खाएको पनि देखेको छु हो यसको बादमा रुप्पी भयो मैले चाहिँ चराहरू चाहिँ कोही सा अब कोही ठुलो कोही सानो हुन्छ कोही कालो कोही एउटा चरा झनै पहेँलो पनि हुँदोरहेछ पहेँलो पनि हुँदा कति प्रकारको चराहरू अब देख्छु हैन हाम्रो त अब छेउमै अब यस्तो फरेस्टहरू भए छेउतिरै भएकोले होला चराहरू धेरै कुरोहरू देख्छु अनि त रुप्पीले चाहिँ के गर्छ भने चाहिँ त्यो चाहिँ खालि घररुप्पी भन्छ है खालि घरमै आउँछ त्यो चाहिँ त्यसले चाहिँ अब घरमा खाइदिन्छ त्यसले चाहिँ अलिक ऊ यही गर्छ जस्तो गर्छ हो फेरि अन्त सबै चराहरू मैले देखेँ कति प्रकारको चरा देखेँ हर चरामा देख्दे एउटा अगाडि चाहिँ कस्तो खाले चरा त्यो भन्दाखेरि कर्मीचरा भन्ने थियो हो त्यो कर्मीचरा चाहिँ रुखको गुवाको गाछमा कस्तो लामो ऊ यो बनाएर घर बनाएर बस्थ्यो अगाडि त यति हुन्थ्यो अहिले चाहिँ त्यो चरा चाहिँ अलिक के भएको त्यो चरा हराउँदै जाँदैछ कसरी हराउँदैछ त्यो त थाहा भएन तर मलाई त्यो चराको घर पनि मन पर्छ त्यो चरा पनि मन पर्छ त्यो त ताकि घोसला पनि त्यसले यति राम्रो बनाउँदारहेछ हो त्यसले आफ्नो घोसलामा गोबरले धरी पनि त्यसले लगेर लाउँदारहेछ हो त्यो गोबरमा मात्रै नभएर किरा हुन्छ त्यो जस्तो कि बत्ती बल्ने किरा हुन्छ त्यो बत्ती बल्ने किरालाई चाहिँ मजाले त्यो गोबरमा यसरी घरभित्र यसरी टाँस्छ हो त्यो घोसलाभित्र अनि त भन्छ कि अब उज्यालो पनि हुँदारहेछ त्यस्तो चराहरू हुँदारैछ अनि त एउटा फेरि कुन्नी के भन्ने चरा त्यसको नामै मलाई अलिक आएको छैन हो चरा त एउटा ठुँडै लामो भन्दारहेछ एउटा फेरि हङ्ग्रायो भन्ने पनि चरा हुँदारहेछ नाम पनि तरह तरहको नाम हुँदारहेछ चराको त अनि त एउटा चाहिँ कस्तो भने त्यो चरालाई चाहिँ जस्तो साउथ अफ्रिका या कतातिर चाहिँ त्यसको मा टाउको चाहिँ माला लगाएर पनि लगाउँछ त्यो चरा पनि हाम्रो यहाँ बरको गाछमा बहुत आउँछ गाछ ठुलो छ त्यहाँ पनि आउँछ त्यो चराहरू हो अनि त त्यो चरा भयो अनि त अर्को पनि मतलब चरा चाहिँ चिन्छु फेरि किन चिन्छु भन्दाखेरि चाहिँ मेरो आमाहरूले बतायो यो चरा चाहिँ यो नामको चरा हो यो चाहिँ भन्छ मैले चाहिँ अलिकति ऊ यो गर्नु मलाई नाम आएको छैन अनि त एउटा चरा भन्छ रायो अरे भाज अरे गरुड अरे के अरे रुप्पी भन्छ रुप्पी मात्रै नभएर त्यसको अझै अर्को पनि हुँदारहेछ पानरुप्पी भन्छ भङ्गेरा अनि त भङ्गेरा पनि अहिले धेरै हराउँदै जाँदैछ भङ्गेरा पनि अगाडि त रुख रुखमा गुवाको गाछतिर चेलेङ चेलेङ चेलेङ गर्थ्यो हैन अहिले त त्यो भङ्गेरा पनि हराउँदै जाँदैछ हो अहिले कोही कोहीको घरमा मात्रै भङ्गेरा देख्छु मैले त्यो भङ्गेरा पनि राम्रो लाग्छ ज बच्चाहरू छ भने छन् छन् गरेर पायल बजेको जस्तो कराउँछ भङ्गेराहरू मन पर्छ चराहरू चाहिँ हाम्रो गाउँमा बसेर त्यस्तो फरेस्टहरू पनि हाम्रो छेउमा नजदिकहरू भएर होला चराहरू चाहिँ अब हामीलाई सबै नै प्रायः म चिन्छु पनि हो अनि त यो चराहरूको बारेमा चाहिँ अब मैले त्यही लागि चाहिँ मैले भनेको चराहरू अझै चराको नाम बहुत छ अब यहाँ भनिरहनु त मिलेन तर हामी चाहिँ चिन्छु के